अब पहिलाको र अहिलेको स्मार्ट फोनमा धेरै भिन्नता छ हो पहिला त्यस्तो सुविधाहरू थिएन अब अहिले जति छ अहिले भिडियो कल गेम्स सबै हुन्छ क्यामराहरू राम्रो आएको छ प्रोसेसरहरू राम्रो आएको छ पहिला त्यस्तो थिएन पहिला बास कल खालि हुन्थ्यो हो अन्त अब पहिलाको हेरी अहिलेको नेटवर्क फेरि धेरै अब फास्ट छ पहिला त्यस्तो चल् चल्थेन अब हो अहिले त फाइभ जीसम्म आइसकेको छ अहिले धेरै सुविधा छ मान्छेहरूलाई अनि म भी चलाउँछु सिम चाहिँ र मेरो अब मन्थली नभनेको पनि त्यस्तै दुई सय तिन सयहरू जान्छ रिचार्जमा हो